राम्रो तस्बिर खिच्नका लागि चाहिँ है मलाई चाहिँ तेर्सो है क्यामरा पारीकन खिच्न मन पर्छ कारण है ठाडो है क्यामरा पारीकन खिच्दा चाहिँ हाम्रो ब्याकसाइडको कुनै पनि सिनेरी चिजहरू है ब्याकग्राउन्डमा कुनै पनि भएको चिजहरूलाई हामीले फुल है अरूको अगाडि हामीले अब देखाउन सक्दैन र हेर्न पनि सक्दैन त्यस कारण जब हामीले है क्यामराहरू हामीले तेर्सो पारीकन खिच्दा चाहिँ मलाई चाहिँ सन्तोषजनक लाग्छ किनभने है ब्याकसाइडमा भएको कति अब सिनेरी चिजहरू आफूलाई मन परेको चिजहरू है त्यो ठुलो स्पेस भएको कारणले गर्दा हामीले त्यसलाई नजिकबाट हामीले लिन सकिरहेका हुन्छौँ है त्यस कारण मलाई चाहिँ तस्बिरहरू खिच्नको लागि चाहिँ है तेर्सो प्रकारको पद्धति चाहिँ है एकदम मन पर्छ